ओ साथी हेर न अस्ति किनेको सुज रनिङ सुज किनेको थिएँ कि राम्रो छैन रहेछ हो खतम न खतम क्वालिटी रहेछ धुँदा त्यो नहुने पुरा गनाउने त्यो साइडबाट पक पक उक्किने खाले